हेलो हेलो हेलो म्याम हेलो म्याम म कलकत्ताबाट है कलकत्ताबाट यो कालिम्पोङ चाहिँ घुम्नुको लागि आउने है अनि सुन्नुहोस् न मैले सुनेको तपाईँले एकदम राम्रो गर्नुहुन् गाइडको काम गर्नुहुन्छ हरे अनि तपाईँले हामीलाई पनि यसो है अब कालिम्पोङको पुरानो पुरानो गुम्बाहरू यसो घुमाइदिनुहुन्छ कि भनेर तपाईँलाई घुमाई दिनुहोस् भनेर सानो रिक्वेस्टको लागि फोन गरेको म यो तिन दिन बादमा आउँदैछु म तिन दिन बादमा आउँदैछु ए हजुर ए हजुर हजुर भनेपछि तपाईँले कहाँ पुदुङमा पनि छ भन्नुभयो है हजुर ए भनेपछि है बसाइको सुविधा पनि छ बस्नुको सुविधा पनि छ है हजुर हजुर हजुर ए हस् हस् हजुर अनि त्यहाँ चाहिँ वाह है कस्तो राम्रो जग्गा रहेछ अनि सुन्नुहोस् न अनि तपाईँले हामीलाई टाइम त दिन सक्नुहुन्छ नि है

ए हवस् हवस् हवस् हुन्छ म दुई दिन बादमा तपाईँलाई फोन गर्छु है तिन दिनको दिनमा आइपुग्छु नि हवस् हवस् हुन्छ हवस् हवस्